भारतको एकदमै प्रिय राज्य मलाई लागेको चाहि अरूणाचल प्रदेश हो अन्त मलाई चाहिँ त्यहाँ जान एकदमै चाहन्छु किनभने मलाई त्यहाँको जग्गा हेरेर है जग्गा एकदमै त्यो हिल्ली एरिया भएर अन्त एनभारोमेन्टहरू हेर्दाखेरि एकदमै प्लिजेन्ट छ है अन्त त्यहाँको ट्रेडिसन्सहरू जुन वेमा उनीहरूले फलो गर्छ है त्योहरू एकदमै मनपर्छ अन्त उनीहरूको खानाहरू एकदमै हेल्दी खानाहरू खाइ रहेको हुन्छ है त्यही भएर मलाई चाहिँ त्यो अरूणाचल प्रदेश एकदमै ज्यादा मनपर्छ